टू थाउजन फाइभ टू थाउजन सिक्समा मैले एचएमआई हिमालयन माउन्टेरिङ इन्स्टिट्युट दार्जिलिङमाबाट बेसिक र एडभान्स कोर्स गरेको थिएँ त्यसमा त्यसमध्ये हामी फेरि त्यो कोर्सले गर्दाखेरि बेसिक कोर्स र एडभान्स कोर्सले गर्दाखेरि स सन्दकपू अनि चौरिकाम् हामीलाई लाने गर्ने थियो अनि वेस्ट बेङ्गल सबसे हाइयेस्ट पिक नै तपाईँको सन्दकपू भएको कारणले गर्दाखेरि एउटा यो ऐतिहासिक चिज पनि हो भारतको लागि किनकि भारतमा सबसे फर्स्ट इन्स्टिट्युट नै हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट हो जो जवालाल जवाहरलाल नेहरूले नै इनागुरेसन गरेको थियो अहिले पनि बाहिर फरेन कन्ट्रीदेखि लिएर दार्जिलिङलेदेखि लिएर हरेक जति आर्मीको जति पनि कन्टिन्जेन्टहरू हुन्छ या जति पनि हुन्छ बेसिक र एडभान्स कोर्स गराउन लागि दार्जिलिङ नै आएर दार्जिलिङबाट नै तपाईँ दार्जिलिङबाट नै तपाईँको सर्टिफिकेटहरू लिएर नै कतिवटा कामको लागि हुन्छ या कतिवटा एक्सपिडिसनको लागि दार्जिलिङबाट नै गरेको हुन्छ किनकि ब्रिटिसहरूले चाहिँ दार्जिलिङलाई नै एउटा एपिसेन्टर बनाएको थियो यहाँ एक्रोमाटाइज गर्नु लागि यहाँको जुन चाहिँ मौसमहरू जति पनि मौसमहरू जति पनि यहाँको एक्रोमेटाइज गर्नुको लागि चाहिँ दार्जिलिङ पहिला रा राखेर चाहिँ एउटा बेस क्याम्पजस्तो बनाएर चाहिँ तपाईँको एभरेस्टहरू चढ्ने गर्ने थियो यसैकारणले गर्दाखेरि चाहिँ मेरो जिन्दगीमा चाहिँ मैले टू थाउजन फाइभ सिक्समा मैले कोर्सहरू गरेँ त्यसको बादमा सेभेन एटमा पनि एउटा फ्रिलेन्सर गाड भएर पनि गाइड भएर पनि म त्यो तपाईँको नभनेको पाँच छ ग्रुप पाँच छ ग्रुपहरू फरेन टुरिस्टहरूलाई पनि मैले लगेर गएको छु अनि यसले गर्दाखेरि वेस्ट बेङ्गालको सबसे हाइयेस्ट पिक सन्दकपू भएको कारणले गर्दाखेरि पनि एकदमै दार्जिलिङमा एकदमै यो एउटा महत्त्वपूर्ण चिज हो जसमा आजको दिनमा हामीले चिजलाई प्रिजर्ब गरेर राख्नुपर्छ कन्जर्ब गरेर राख्नुपर्छ किनकि जति पनि आजको दिनमा टुरिस्ट टुरिस्ट सेक्टरले गर्दाखेरि जति पनि तपाईँको के आजको दिनमा पपुलेसनहरू कङ्क्रिट पपुलेसनहरू बढेर गएको कारणले गर्दाखेरि धेरै धेरै धेरै मैलाहरू भएर गएको छ यसैकारणले गर्दाखेरि जति पनि आजको दिनमा हामी नै एउटा कन्सियस कन्सियस भएर हामीले नै हाम्रो जग्गालाई बचाउनु चाहिँ पर्छ यसले गर्दाखेरि चाहिँ एउटा यो चाहिँ दार्जिलिङको ऐतिहासिक चिज चाहिँ यो भारतको एउटा ऐतिहासिक चिज चाहिँ हिमालयन माउन्टेरिङ इन्स्टिट्युट जहाँबाट हामीले बेसिक एडभान्स गर्नसक्छ अनि एडभेन्चर गर्नुम् सक्छ मस्ट प्रोबेब्ली मो म के भन्नु चाहन्छु भन्दाखेरि जति पनि इन्डियाभरि होस् फरेनभरि होस् इन्डियाभरि होस् अराउन्ड म यो नै भन्छु कि तपाईँले एउटा बेसिक कोर्स गर्नुहोस् एडभान्स कोर्स गर्नुहोस् जसमा एउटा हामीलाई एउटा लाइफमा एउटा नयाँ एक्सपिरियन्स हुन्छ जसमा कि हामीले आउने दिनमा एउटा जिन्दगीलाई नयाँ तरिकाले जिउनु सिक्छ यसैकारणले गर्दाखेरि यो चाहिँ मेरो लागि एउटा ठुलो महत्त्व नै भएको छ